मलाई चाहिँ खानेकुराहरू धेरै छ हैन तर अब अब हामी त नेपाली हो नेपालीलाई त बेसी हामी त मासु नै खान्छौँ र मलाई त खसीको मासु पुरा मन पर्छ हैन त्यसमा धेर त खानु अब अहिलेकोहरू त खानु धेरै डराउँछ तर मलाई चाहिँ पुरा मन पर्छ खसीको मासुको झोल भात हैन त्यसमा त अब अहिले त खानु सकेन भने त कहाँ अनि त हामी त कामै गर्नु सक्दैनौँ त्यो त खान्छु म त मलाई त मन पर्छ त्यसमा अझै लाइन कटुवा हुनुपर्छ हो मलाई त एकदमै धेरै मन पर्छ खसीको मासु अनि तखेरि अरू पनि छ जस्तो खिर भयो खिर पनि मलाई पुरा मन पर्छ अन्त रोटीहरू मन पर्छ धेरै सब्जीहरू पनि मन पर्छ मलाई अनि तखेरि अनि त हाम्रो नेपालीको गुन्द्रुकको झोल भयो अमिलो हुन्छ टमाटर हालेर पकाउँछ त्यसमा त्यो पनि मलाई पुरा मन पर्छ जस्तो चाम्रे भात भयो टमाटरको अचार हैन मलाई त सारै मन पर्छ यो सबै नेपाली डिसहरू अब अहिले त हामी कतिवटा त हामीले अहिले जस्तो कोदो भयो त्यो त हामी देख्नु पनि पाउँदैनौँ अब त्यसको पहिला पहिला मैले खाएको त्यस्तो रोटी हैन कोदोको रोटीहरू त्यो पनि मलाई मन पर्थ्यो तर अहिले त अब हामी खानै पाउँदैनौँ अहिले त हामी ओर्जिनलै पाउँदैनौँ त्यस्तोहरू हो अन्त अहिले त अब त्यै हो मासु भात खायो त्यति नै हो यस्तोहरू मन पर्छ अनि त